समय जहिले पनि नयाँ वर्षको आगमन जनवरीदेखि सुरु हुँदै हुँदै जनवरी फेब्रुअरी मार्च अप्रेल यस्तो हुँदै हुँदै जाँदा यतिमध्येमा मलाई अप्रेल महिना अति नै मनपर्ने महिना हो किनकि यो महिना वसन्त ऋतुले परिपक्व भएको हुन्छ र यो महिनामा सबै सबै यता जाडो पनि हुँदैन एकदम गर्मी पनि हुँदैन र अब नयाँ नयाँ पलाएका पाउलाहरू प्रकृतिले दिएको मनोरम ती पाउलाहरू फुलहरूले सबैको मन रमाइरहेको हुन्छ र आउने आगामी वर्षको लागि नयाँ अन्नपानी र बरबिजनहरू के के रोप्नुपर्नेहरू परिकल्पित हुन्छ र यसलाई ठाउँ जग्गा हेर्दै हेर्दै यसलाई रोप्ने मौसम पनि भएर गरिन्छ र साथसाथै मसिनो मकैका बिरुवाहरू लहलह तिन फुट जस्तो भइसकेको हुन्छन् लहलह त्यो पातहरू लहरिँदा कति मन रमाइलो हुन्छ कतै कतै फुलहरू फुलेको टाढाबाट दृश्य देखिन्छ यसले गर्दा यो मौसम यो महिना अति नै मनपर्ने महिना छ साथसाथै अप्रेल महिनाको सुरुआत हुँदै हुँदै अप्रेलको चारौँ हप्ता भइसक्दा मौसमको आगमन पनि भइरहेको हुन्छ झरर पानी झर्ने गरेको हुन्छ शीतल हुन्छ यसले गर्दाखेरि सबैजना प्राणीहरू र सबै सबै सुकेका मुहानहरू फेरि पला पलाउँदै पलाउँदै जाने गर्छ र सबै सबै रोपेका बरबिजनहरू उम्रिँदै लहलह पलाउँदै गर्दा हामी मान्छेहरूको मन पनि त्यतिकै रमाउँदै जान्छ र बाटो धुलोमुलोहरू पनि मरेर जान्छ र सर्दीखोकीहरू पनि कम हुँदै हुँदै जान्छ जसमा प्रकृतिक वरदानहरू हामी मानव समाजले प्राप्त गर्ने गर्छौँ यसउसले गर्दाखेरि वसन्त ऋतु अप्रेल महिना अति नै सुन्दर र मनपर्दो महिना छ यसलाई नै अब मैले चाहिँ रोज्न चाहेँ र यो महिना अति नै राम्रो महिना हो र साथसाथै मे महिना पनि सकिन्छ र जुन महिना पनि आगमन हुन्छ यसमा त धान पनि रोपिन्छ सबै कुरा बालीहरू पनि निकालिन्छ अझै यसमा अनि चाहिँ राम्रोसँगले पानीहरू पनि परेर खोलानाला बढेर यस्ता यस्ता कतिवटा कुराहरू ले मान्छेलाई भुलिनुको साथसाथै मनै रमाइलो एकाअर्कामा भेट्ने काम तय हुन्छ भेटघाट हुन्छ सँगैसँगै काम गर्ने यस्ता यस्ता खेतालापातहरूसँग हाँसी दिल्लगी गर्दै हाम्रो जीवन यसरी नै व्यतित भएर जान्छ र वसन्त ऋतु एकदमै सुन्दर महिना हो धन्यवाद